हेलो हजुर हाम्रो यहाँनिर चाहिँ तपाईँको यो लाभामा छ अनि कफेरमा छ कफेरबाट त्यो सन सनराइस भएको हेर्छ है अन्त लाभामा गुम्बाहरू छ अन्त छ त्यस्तै मनोरञ्जन गर्ने चिजहरू धेरै छ लाभामा पनि

तपाईँले गाडीहरू भन्नु भएको हजुर मेरो छ नि टुरिस्ट गाडी छ नि

हजुर हजुर तपाईँको कतिजनाको लागि होला ए हजुर हजुर छ नि त्यतिको हजुर रेसप पनि छ त्यहाँनिर हजुर हजुर हजुर राम्रो राम्रो जग्गाहरू छ त्यहाँनिर साइट सिनहरू हजुर लिन्छ नि फिसहरू हजुर हजुर त्यहाँनिर चाहिँ त्यस्तो चिडियाखानाहरू चाहिँ त्यस्तो छैन जस् सानो सानो एनिमल्सहरू चाहिँ छ है अनि अलिकति त्यस्तो खालको उयो चाहिँ छैन ठुल्ठुलो हजुर होमस्टेहरू छ होमस्टेहरू यहाँ त्यो तपाईँको झन्डी भन्ने एउटा जग्गा छ त्यो झन्डीमा पनि छ होमस्टेहरू राम्रो राम्रो है अनि त्यो धुपीको काठहरूले बन्नेको त्यो लाभामा राम्रो राम्रो होमस्टेहरू छ धेरै सुविधाहरू पाइन्छ है त्यहाँनिर अँ हुन्छ